हेलो सर नमस्ते मेरो नि हेर्नुहोस् न कति प्रब्लम भइराखेको छ कि घाँटीको एकदम घाँटी सुक्छ है अन्त ग्यास भएको जस्तै हुन्छ मलाई चाहिँ अस्ति नै चेकअप गर्दाखेरि चाहिँ थाइरोइडको प्रब्लम बताएको थियो यसो भनिदिनुहोस् न के होला के गर्नुपर्ने होला है सजेसन दिनुहोस् न पानी त निकै नै खान्छु सर म त

हजुर म त हजुर म त बङ हजुर म केही खान्न नि सर हजुर हजुर हजुर हजुर सर म त प्रणाम पनि गर्छु मेडिटेसनहरू पनि गर्छु बिहान उठेर अनि राम्रै गर खाने कुराहरू र पनि पुरा बारेको छु मैले त खाने कुरा पनि एकदमै सादा सिम्पल खान्छु म त्यस्तो उयो रिच खानाहरू पनि खान्न हामी त एकदम निरामिस हो अनि हामीले त्यस्तो खाने कुरा पनि खाँदिन त्यो फुलकोपिहरूले गर्दा पनि मलाई अलिकति ग्यास भएको जस्तो लाग्छ अन्त मैले खानै छोडिदिएको छु अहिले सर त्यो खानाहरू खान्न म